देशमा अब धेरै राज्यहरू छ है धेरै राज्यहरूमा धेरै राम्रो राम्रो अब अस्पतालहरू छ जस्तो भेलोरहरूतिर सिलगडी एकदमै राम्रो राम्रो डक्टरहरू राम्रो राम्रो हस्पिटलहरू छ अब त्यहाँ चाहिँ सानोदेखि लिएर ठुलोसम्म अपरेसनदेखि लिएर हरेक बिमारको ट्रिटमेन्ट राम्रोसँगले हुन्छ त्यस्तै अब यहाँ हाम्रो पहाड इलाकामा चाहिँ त्यस्तो सुविधा चाहिँ छैन अब हामीलाई यहाँनिर सानो तिनो त हुन्छ समयमा डक्टर भेट्दैन समयमा जाँदा अब सही ट्रिटमेन्ट चाहिँ पाउनु सक्दैन अब हामीले सानो अपरेसनहरूको लागि पनि अब हामीलाई सिलगडी या भेलोर पठाउँछ अब हामी गरीब दुखीहरूको त कतिजनाले त आबो ट्रिटमेन्ट गराउन नसकेर अब पैसाले नपुगेर कत्तिले अब बिमारी नै पचाउँछ कति बिमारी नै मर्छ अब के गर्नु यस्तै छ यो हाम्रो यो पहाड इलाकामा चाहिँ त्यति असु सुविधा चाहिँ छैन असुविधा नै छ अब गाउँ घरमा यसो उयसहरू आशा दिदी बहिनीहरू त छुट्याएको छ उनीहरूले गर्नु सक्ने उनीहरूले जति जानेको बुझेको जति देखेको जति त गरिदिन्छ उनीहरले तर अब उनीहरूले पनि त डक्टरी नै त पढेको छैन उनीहरूले जति डक्टरले जतिको चाहिँ उनीहरूले गर्नु सक्दैन अब हामीलाई कोविडको समयमा पनि नि धेरै असुविधा नै भयो यहा कालिम्पोङमा अबो जस्तो कोविड हस्पिटल नभएकोले क्वारेन्टाइनहरू घरमा बस्नु पर्ने अब घरमा क्वारेन्टाइन बस्दाखेरि कति मानिसहरूले छिः छिः दुर दुर गर्ने नआउने साथी भाइहरू अलग अलग त्यो अब घरै छुट्ट्याइदिने कि त्यहाँसम्म नआउने परैबाट बोल्ने त्यतिसम्म भयो अब यो यस्तै हो यहाँ चाहिँ अब अलिक साह्रै छ यो बारेमा चाहिँ अब डक्टरहरू सही समयमा नभेट्ने त्यस्तैहरू छ